अँ साथी म त अस्ति तिमीले कुरा गर्दैथ्यौ नि प्रेसर कुकर मेरो किन्नु छ भनेर त्यसको विषयमा म भनौँला भनौँला भन्दैथिएँ कि त्यत्तिकै बिजी भएर कुरै गर्नु पाएको थिइनँ कि र अहिले तिमीलाई यसै कल गरेको नि के भन्दाखेरि चाहिँ नि मेरो अनुभव चाहिँ के छ भनेदेखि नि प्रेसर कुकर चाहिँ नि अरू कुनै कम्पनीको नकिनेर चाहिँ नि हकिन्सकै किन्यो भनेदेखि चाहिँ राम्रो हुन्छ जस्तो लाग्यो कि मलाई मेरो अनुभवमा चाहिँ तर मैले पनि अरू कम्पनीको प्रेसर कुकरहरू चलाए दुइटा कम्पनीको कि राम्रो लागेन एकदमै त्यो प्रेसर कुकर किन्दा चाहिँ हेर्नु पर्ने रहेछ अनि त्यसको त्यो सेफ्टी भाल्भहरू त्यसको ग्यासकेटहरू त्यसको माथिको सिटी क्या त्योहरू पनि हेर्नुपर्ने रहेछ कतिवटा डिफेक्टिभ हुदोरहेछ अनि अब कति त हामी चिप पायौँ भनेर सस्तोमा पायौँ भनेर हामी किन्छौँ नि एउटै पर्पोज हो सर्भ गर्ने तर अब यसको दाम चाहिँ महँगो छ यो चाहिँ चिपर छ यही लान्छु भन्छ भन्छौँ नि है तर त्यस्तो चाहिँ हुँदैन रहेछ है नगर्नु पर्ने रहेछ मैले चाहिँ एकदम मैले चाहिँ चेतेँ कि किन भनेदेखि मलाई चाहिँ त्यो प्रेसर कुकरले चाहिँ एकदमै छिटो त्यो सेफ्टी भाल्भ उडिहाल्ने भत्किहाल्ने चलाएको कति पनि नभइकन त्यो सेफ्टी भाल्भ मैले त यति बेसी चेन्ज गरेँ कि अन्त अर्को चाहिँ त्यो ग्यासकेट पनि त्यो लाबर क्याउ वायर त्यो त्यो रबर ग्यासकेट ढकनीको त्यो पनि नि चट्चट् चुट्टिहाल्ने अन्त नखप्ने भनौँ न खप्दैन रहेछ अन्त रिग्रेट हुदोरहेछ दाम हालेर किनेपछि त्यसरी रिग्रेट चाहिँ नहोस् भनेर चाहिँ तिमीलाई भनिराखेको नि तिमीले हेर्दाखेरि चाहिँ राम्रै उसको नै हेर्नु कम्पनीको नै हेर्नु अनि त्यो सबै चेक गर्नु कतिवटा कुरा चाहिँ अब बनावटी कुराहरू पनि हालेको हुन्छ मतलब अरिजिनल प्रोडक्ट हुँदैन त्यसो गर्दाखेरि चाहिँ साह्रो दुःख हुँदोरहेछ मलाई चाहिँ त्यस्तो भयो र तिमीलाई चाहिँ अलिकति सतर्क गराइराखेको नि ल